अब हामीले धनियाँहरू रोप्छ हामी उयो दुई तिन दिन भिजाएर त्यहाँदेखि रोप्छ त्यहाँदेखि नै हामीले उयो साग पातहरू पनि रोपिन्छ त्यसरी नै गरेर रोपिन्छ राम्रोसँगले बिरुवाहरू लगाएर किराले खान्छ भनेर हामीले सेप्टिक गरिन्छ त्यो साग सब्जीलाई नै हामीले अब धनिया भयो प्याज भयो लसुन भयो हो यसरी हामीले रोपिन्छ कति त किराले पनि खान्छ कमिलाले खान्छ तर सुरक्षित हामीले गरिन्छ त्यो किरा सिरा हामीले त्यो कमिलाहरूलाई मार्नु दबाई पनि हालिन्छ हामीले सुरक्षित राखिन्छ त्यो बिरुवाहरूलाई